दसैँ दसैँ चाहिँ हाम्रो एउटा नेपालीहरूको चाड हो होइन अनि दसैँमा चाहिँ हामीहरू नयाँ नयाँ लुगाहरू किन्छ अनि आआफ्नो मान्छेहरूको घरतिर जान्छ टिकाहरू लगाउँछ मासुभातहरू खान्छ आफ्नो माम मिमी को को छ अब सबै आफ्नो मान्छेहरूको घरतिर जान्छ टिकाहरू लगाउँछ नयाँ लुगा लगाएर जान्छ स्कुलहरू पनि छुट्टी दिएको हुन्छ अनि हामीहरूले चाहिँ आफ्नो मान्छेहरूको घर खुसी खुसी भएर जान्छ हामीले ढोग्छ टिका लगाउँछ हामीहरूलाई उनीहरूले ठुलो मान्छेहरूले आफूभन्दा ठुलो मान्छेहरूले हामीहरूलाई पैसाहरू दिन्छ अनि हामीहरू खानाहरू खान्छौँ अनि घर जान्छौँ हाम्रो आमाआप्पाहरूलाई पनि ढोग्नु उनीहरू ठुलो आफू सानो हाम्रो आमाआप्पाहरू भन्दा सानो मान्छेहरू पनि आउँछन् ढोग्छन् खान्छन् होइन अनि तिहार भनेको चाहिँ हाम्रो एउटा चाडै हो होइन त्यो चाहिँ माइतीहरूलाई मान्नुपर्ने त्यो चाहिँ दाजु आफ्नो दाजुहरूलाई अब चाड एउटा एउटा हामीहरूले पानहरू दिन्छ अनि बोलाउँछन् होइन दाजुहरूलाई अनि दाजुहरू आउँछन् अनि आएर त्यति बेला पनि दाजुहरूले बैनीहरूलाई अब त्यही एउटा गिफ्टहरू दिन्छ दाजुहरूले होइन हामीहरूले आफ्नो दाजुहरूलाई टिका लगाइदिनु पर्छ होइन अनि टिका लगाइदिन्छ माला लगाइदिन्छ त्यो चाहिँ एउटा गीत छ नि भाइटिकामा चेलीहरू भन्ने गीत हौ त्यस्तै अब तपाईँले सुनेकै होला त्यस्तै हामीले पनि दाजुहरूलाई लगाइदिन्छन् दाजुहरूको घरमा गएर भागहरू पुर्याइदिन्छन् उनीहरूले हामीहरूलाई पैसाहरू दिन्छन् हामीहरूले आफ्नो दाजुलाई ढोग्छन् आफ्नो दाजुहरूले हामीहरूलाई ढोग्छन् अनि ओखरहरू फुटाउँछन् टिकाहरू रङबिरङको टिकाहरू लगाइदिन्छन् सयपत्री फुलको मालाहरू बुनेर लगाइदिन्छन् आफ्नो दाजुहरूलाई अनि बुद्ध पूर्णिमा बुद्ध पूर्णिमा भनेको चाहिँ हाम्रो अब गुरु अब भगवान बुद्धको जन्म भएको थियो त्यो दिन पनि हाम्रो स्कुल छुट्टी नै हुन्छन् अनि बुद्ध पूर्णिमा चाहिँ एउटा कहाँ कहाँबाट मान्छेहरू आउँछ पूजा ठुलो गरिन्छ बुद्ध भगवानको यो त्यो जन्मदिन हुन्छ त्यो बुद्ध पूर्णिमा भनेको हामीहरू बुद्ध पूर्णिमा आउनुभन्दा अगाडि चार पाँच दिन अगाडि नै जान्छौँ बु भगवान यहाँ गुम्बामा आउँछन् अनि गुम्बामा आएर हामीहरूले सफाहरू गरिन्छ अनि टोटला फुल भन्छ टोटलाको फुल भन्छ एउटा तामाङमा त्यो फुलको हामीहरूले बुनेर मालाहरू बनाएर झुन्डाइदिन्छौँ गुम्बामा सजाइदिन्छौँ त्यो फुलहरू अनि हामीहरूले ती फुलहरू सजाएर चाहिँ बुद्ध जयन्ती गरिन्छ होइन बुद्ध जयन्तीमा हामीहरूले ओम माने पेमे हो भन्ने गानाहरू गीत गाउँछन् अनि भामेहरू पढिन्छ कहाँ कहाँबाट बाहिर बाहिर ठुला ठुला मान्छेहरू आउँछन् बुद्ध जयन्तीमा बुद्ध जयन्ती भनेको चाहिँ बुद्ध हाम्रो बुद्धको बर्थडे हो त्यो होइन हाम्रो बुद्ध भगवानको नाम चाहिँ हो गौतम सिद्धार्थ बुद्ध हो होइन बुद्ध भगवानको नाम चाहिँ अनि यहाँ गुम्बामा आइन्छ ठुल्ठुला मान्छेहरू हामीहरूले पूजाहरू गरिन्छन् बुद्ध भगवानको लागि होइन बुद्ध भगवान चाहिँ एउटा यस्तो भगवान हो कि लामा जातहरूले सबैले मान्छन् बुद्ध भगवानलाई अनि हामीहरू आउँछन् बुद्ध भगवानको यहाँ पूजाहरू गरिन्छ खिचडीहरू खिरहरू बनाएर बाँढिन्छ प्रसादहरू दिन्छ लमिनीहरूले हामीहरूलाई वाङहरू दिन्छन् प्रसादहरू बाँढिन्छन् प्रसादहरू खाइन्छ हामीहरू आउँछौँ यहाँ गुम्बामा एकदम रमाइलो हुन्छ बुद्ध जयन्तीमा चाहिँ होइन अनि तिहार भन्ने तिहारमा चाहिँ हाम्रो एउटा चाड हो तिहार चाहिँ होइन अनि त्यति बेला चाहिँ हामीहरू तिहारमा चाहिँ भैलेनी देउसीहरू खेलिन्छन् हामीहरू केटीहरू भैलेनी खेलिन्छन् केटीहरू घरमा बेलुका घरमा जान्छन् अरू अरूको घरमा अनि मान्छेहरूले लक्ष्मी आयौँ भन्छन् भैलेनी आयौँ आँगन भनिन्छन् हामीहरूले गाना गाउँछन् साथी साथी मिलेर अनि हामीहरूलाई चाहिँ उनीहरूले पैसा दान राखिदिन्छन् हामीहरूलाई लक्ष्मी भनिन्छ अनि अनि केटाहरू चाहिँ देउसी खेलिन्छन् देउसुरे होइन अनि त्यति बेला पनि भनिन्छन् देउसी झिलिमिली झिलिमिली देउसुरे भनिन्छन् केटाहरूले हामीहरूले चाहिँ भैलेनी भनिन्छ अनि यो चाहिँ हाम्रो एउटा चाड हो